ओइ प्रशान्ति के गर्दैछस् ए ओइ सुन न मैले तैँले एउटा के अरे टी सर्ट मगाएको थिएँ अर्बेनिकबाट अन्त आज भर्खरै डेलिभरी भयो कि मैले चाहिँ स्विट पिङ्क कलरको मगाएको थिएँ त्यस्तै आएछ क्रप टप रहेछ कस्तो क्रप टपमै थियो फोटोमा पनि त्यस्तै आएँछ कि यस्तो दामी भन न ओइ फेब्रिक र क्वालिटीहरू डल्लै कस्तो मन पऱ्यो मलाई तँलाई पनि टी सर्ट अब चाहिन्छ भन्दैथिइस् होइन तेरो उइसको लागि दसैँको लागि हो त्यहाँबाट मगा न ओइ अब मैले पहिला पनि मगाएको थिएँ कि यसपाली त झन् कस्तो उ मन पऱ्यो मलाई हो अब फेब्रिक हो डल्लै फिटहरू फिटिङ पनि भयो हो मैले बेसी मगाएर उनीहरूले मलाई कुपन कोड पनि दियो हो म पनि तँपाई त्यो कुपन कोड व्हाट्सएपमा पठाइदिन्छु हो अँ त्यहाँदेखि त्यो कुपन कोड एप्लाई गरेर तैले डिस्काउन्ट पाउँछस् हो ओइ मगा ल कस्तो दामी छ साँच्चै मलाई पुरा मन पऱ्यो त्यो फेब्रिक हो अनि कलर पनि जस्तो थियो त्यस्तै आएछ हो क्वालिटी पनि दामी छ ल ल ल ल ल राखेँ ल